हलो गुड मर्निङ को बोल्नुभएको होला ए अँ मो टपसेल टोयटाको जिएम बोल्दैछु तिम्रो बायोडाटा पाएँ भाइ मैले कि अँ तिमीले जबको लागि एप्लाई गरेको रहेछौ अनि त तिम्रो क्वालिफिकेसन चाहिँ कति हो भन त भाइ भनेपछि तिमीले आइटिआई गरेको त्यसपछि तिम्रो डिप्लोमा कोर्सहरू पनि छ कुनै अटोमोबाइलमा कहाँबाट गरेको डिप्लोमा जलपाइगुडीबाट डिप्लोमा गरेको ठिक छ ठिक छ क्वालिफिकेसन मैले यहाँ हेर्दैछु ठिकै रहेछ यो त अनि योभन्दा अगाडि काहीँ काम गरेको छ कुन कम्पनीमा ए कति वर्ष काम गऱ्यो त्यहाँ तिमी कुन चाहिँ उसमा गर्थ्यौ इन्जिनमा गर्थ्यौ कि एलेक्ट्रिसियन थियौ कि ए भनेपछि तिमी जेनरल मेक्यानिकमै काम गर्थ्यौ अँ ठिक छ त अब तिमीले भनेपछि म एक दुईवटा कुरा सोध्छु है त त्यहाँ काम गर्दाखेरि तिमीले कतिवटा इन्जिनहरू खोल्यौ भनेपछि तिमीले इन्जिनहरू खोलेर त्यो जोडजाड गर्नु आउँछ तिमीलाई म्यानुअल हेरेर काम गर्नु सक्छौ हैन अँ ठिक छ

तिमीलाई त्यसो भए एउटा सोध्छु है त फोर सिलिन्डर इन्जिनको फाइरिङ अर्डर कति हुन्छ अँ यो सक्सन कम्ब्युसन पावर एक्जेस्टर तिमीले त त्यसको ऊ भन्यौ नि त्यो फाइरिङ अर्डर हुन्छ नि त्यो तेह्र बयालिस बाह्र त्रिचालिस भन्ने क्या भनेपछि तिमीले त खोइ इन्जिनको त साह्रै काम गरेको छैन के हो टाइमिङ ट टाइमिङ बेल्टहरू चेन्ज गर्नु आउँछ भनेपछि के चाहिँ गऱ्यौ तिमीले भन त सर्भिसिङमा भनेपछि तिमीलाई मोबिल चेन्जहरू टायर ब्रेक सर्भिसिङहरू गर्थ्यौ होला ठिक छ त यहाँ मलाई हुन त मान्छे चाहिएको छ मलाई त खासमा अब इन्जिनको पर्फेक्ट काम गर्ने टेक्निसियेन चाइहिएको थियो केही छैन

ल त ल ल त्यसो भए भोलि आउनु नि त ल भोलिदेखिन् जोइन गर्नु मो स्यालेरीको कुराहरू भोलि नै भन्छु तिमीलाई ल राखेँ अहिले